हेलो ए गुड मर्निङ सर ए म त्यो रिग्देन तामाङको गार्जियन बोलेको कि सर ए हजुर त्यो मेरो छोरा अहिले बिमार भएर सर स्कुल आउन सकेको छैन कि सर हजुर सर हिजो अन्त डक्टर देखाउन गएको थिएँ अन्त त्यसलाई एक महिना रेस्ट भनेको छ हौ तर हजुर सर त्यही भएर तपाईँलाई फोन गरेको नि सर त्यो सर अस्ति त्यसको त्यो लडेर त्यो खुट्टा भाँच्चिएर सर त्यो हर्ट ए हजुर त्यो भित्रको क्र्याक भएको रहेछ कि सर त्यसमा चाहिँ रड होलेक छ नि सर हजुर सर अन्त सर त्यो स्कुलमा चाहिँ कस्तो छ हो सर हजुर सर ए हजुर सर हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर ए ए स्कुलमा अस्ति त्यो कोनि के पैसा मागेको छ भन्दै थियो नि अन्त सर त्यो केको पैसा मागेको हो सर साँच्चै भन्दा ए हजुर ए हजुर सर हजुर सर हजुर हजुर हजुर ए हजुर पठाइ दिएको थिएँ सर मैले ए हजुर सर भनेपछि त्यसलाई म कराउनु पर्ने रहेछ सर ए हजुर हजुर सर अन्त सर त्यसको हजुर हजुर सर

हजुर हजुर सर सोसियल एक्टिभिटी कस्तो छ सर त्यसको स्कुलमा ए हजुर सर त्यसको चाहिँ हजुर पैसा चाहिँ एकोहोरी माग्यो भनेर सर त्यसले मागेर लान्छ त घरबाट ए हजुर सर हजुर हजुर ए हजुर हुन्छ सर मैले त्यो छोराको लागि त्यो उस मागेको थिएँ कि सर त्यही भन्नको लागि फोन गरेको हुन्छ हुन्छ म सर हुन्छ हुन्छ सर